भाइ यो मालबजारदेखि सिलगढी जान कति समय लाग्छ कुन कुन बस लाग्छ कति कति बजी लाग्छ त्यो मलाई भनिदिनु होस् न सानो गाडी छ कि ठुलो गाडी छ कति बजी जान्छ अनि भाडा कति हो त्यो सोधेर मलाई भनिदिनु होस् न